हाम्रो सनातन धर्ममा अतिथिला अतिथि देव भव भनिन्छ है पाहुनालाई देव देवताको रूपमा हेरिन्छ र जब पनि कोही पाहुना घरमा आउँछन् वहाँहरूलाई एकदमै राम्रो व्यवहार गर्छु र वहाँहरूलाई पानी पहिला सोध्छु पानी दिन्छु चिया चमेना वहाँहरूलाई दिएर वहाँहरूको स्वागत गर्छु है र मानिसहरूको लागि जो पाहुनाहरू आउँछन् उनीहरूको लागि विशेष गरेर हामी भेजिटेरियन हौँ हामीले नन भेज त्यो खाँदैनौँ है हामी शाकाहारी हौँ र त्यसले गर्दाखेरि म भेज मन्चुरियन एकदमै राम्रो बनाउन सक्छु है र त्यो मान्छेहरूले पनि एकदमै मन पराउँछ है मेरो पाहुनाहरूले पनि मन पराउँछ अन्त मेरो फ्यामिली रिलेटिभ्सहरू जतिजनाले पनि आउँछ भेनाले बनाएको भेज मन्चुरियन एकदमै मिठो हुन्छ भनेर भन्छ है अनि पनीर बटर मसला पनि म राम्रोसँगले बनाउनु सक्छु त्यसमा कसुरी मेथीहरू हालेर त्यसको टेस्ट इन्ह्यान्स गरेर बेग्लै किसिमको रेस्टुरेन्टमा बनाउने जुन पकवान हुन्छ त्यस्तै किसिमको नै म बनाउनु सक्छु है त्यसै गरेर म साइड डिसहरू अरू मिक्स भेज पनि राम्रो बनाउनु सक्छु जो चाहिँ पाहुनाहरूले खुबै मन पराएर खान्छन् है र एप्रिसिएट पनि गर्छन्